कालिम्पोङ जिल्लाको आर्थिक व्यवस्थाका व्यवस्थाका लागि महत्त्वपूर्ण केही स्थानिक उध उधोग उद्योग र वा व्यवसायहरू के के हुन भने चाहिँ अहिले खदा प्रिन्टिङ गर्ने कारखाना त्यस्तै हो लोकल थुक्पाहरू बनिने कारखानाहरू अहिले भर्खर भर्खरै हाम्रो कालिम्पोङमा बनिएको छ अहिले आर्थिक अवस्था राम्रै छ जस्तै होमस्टे होमस्टेहरूबाट होमस्टे पेयिङगेस्टहरू त्यहाँबाट पनि कालिम्पोङमा आर्थिक अवस्थालाई धेरै सहायता भइरहेको छ